मेरो घरमा भएको विभिन्न भाँडाकुँडाको वर्णन गरिरहेको छु म कुकर डल्ले भाँडा कराई अनि भाँडाहरू अरूहरू पनि छ त्यस कुकरमा दाल पकाइन्छ अनि कराईमा सब्जी पकाउँछु डल्ले भाँडामा पानी तताउँछु कुकरमा खाना भात पनि पकाउँछु अनि अरू अरू भाँडाहरूमा सब्जी काट्नुपर्छ सब्जी काट्छु सब्जीहरू बनाएर हाल्नु पनि सकिन्छ पकाएर हालिन्छ सब्जी खनाउनुपर्छ भातहरू पनि खनाउनु सकिन्छ भाँडाहरूमा